अनलाइन शिक्षा र कोचिङले बालबालिकाको जीवनमा मिश्रित प्रभाव राम्रो तथा नराम्रो दुवै प्रकारको प्रभाव पारेको देखिन्छ राम्रो प्रभाव भन्नु पर्दाखेरि विगत वर्षमा फैलिएको कोभिड महामारी अनलाइन शिक्षाको माध्यमद्वारा नै बालबालिकाहरूले महामारीबाट जुझ्दै घरमा सुरक्षित रहेर घरमा बसेर आफ्नो अध्ययनलाई निरन्तर राख्न सके नानीहरूले घरमै बसेर आफ्नो अध्ययनहरू गरेर परीक्षाहरूमा बस्न सके भने यसको कतिवटा नराम्रो प्रभावहरू पनि छ अनलाइन शिक्षाले गर्दा बालबालिका सबैले फोन चलाउन पर्ने हुन्थ्यो र त्यो महामारी सकिए पछि अर्थात् त्यो समय बितेर गए पछि पनि बालबालिकाहरूले फोनको प्रयोग ज्यादा गर्न थाल्यो हालैको समयमा झन् नानीहरूले नानीहरूको फोनको प्रयोग एकदम बढेर गएको छ जसलाई अभिभावकहरूले पनि छुटाउनु गाह्रो परिरहेको छ र हालको समयमा प्रायः सबै अभिभावकहरूको निम्ति जल्दो बल्दो समस्या भएर गएको छ